सुन न यी मैले अनलाइन हेड फोन किनेको थिएँ होइन के तर राम्रो लागेन मैले चाहिँ अब हेर्दाखेरि चाहिँ कलर एकदमै राम्रो त्यसको अब राम्रो लागेको थियो तर के भन्छ त्यसको के के यो क्वालिटी नै राम्रो लागेन त्यसको के भन्छ तारहरू पनि चुट्टिरहेको प्रडक्ट नि अनलाइन त राम्रै हुँदैन रहेछ तिमीले किन्छु भन्दै थियौँ नकिन है बरु अफ लाइन किन दोकानहरूतिर नकिन राम्रो लागेन मैले चाहिँ एकदमै राम्रो भनेर किनेको थिएँ तर राम्रै लागेन त्यसको प्रडक्ट त एकदमै खतम रहेछ यो अनलाइन सपिङहरू चाहिँ नगर बरु तिमीले बरु अफलाइनै किन प्रडक्टहरू चाहिँ राम्रो लागेन नकिन है हेड फोन राम्रो लागेन